हाम्रो समाजमा चाहिँ अब नर्तकहरूले धेरै चुनौतीहरूको सामना गर्नुपर्छ अब अहिलेको यस्तो समाजमा यसरी केटीहरू नाचेको कतिजनाले मन पराउँदैन कतिजनाको घरको अवस्थाहरूले गर्दा राम्रो नर्तकहरू नित्य नृत्य गर्नेहरूले पनि बाहिर बाहिर अब यसरी जानु पाउँदैन आफ्नो जुन चाहिँ त्यो डान्सहरू छ राम्रो नृत्य गर्नेहरू छ आफ्नो कला चाहिँ बाहिर बाहिरसम्म पुऱ्याउनु सकिँदैन उनीहरूको घरको अवस्था त्यस्तो हुन्छ आफ्नो इच्छाहरू त्यसरी कतिजनाले सानैदेखिको सोचेको हुन्छ हामी ठुलो भएर यस्तो गर्छु उस्तो गर्छु यसरी ना नृत्य गर्ने हुन्छु नृत्य कलाकार हुन्छु ठुलो ठुलो सहरतिर जान्छु आफ्नो कला देखाउँछुहरू भन्ने ऊ हुन्छ तर कतिजनाको घरको आवस्थाहरूले आफ्नो इच्छाहरू मारेर अब त्यस्तै अब घरको फाल्टो कामहरू गर्नुपर्छ इच्छाहरू सपनाहरू मार्नुपर्छ अनि कतिजनाले यसरी नै मन पराइदिँदैन त्यसरी केटीहरू नाचेको नराम्रोहरू भन्ने गर्छ अशुभ अशुभहरू भन्ने गर्छ यसरी नाचेको राम्रो मानिँदैन तर यस्तै धेरै धेरै परेसानीहरू छ अब त्यसरी फेस गर्नुपर्छ छोरी मान्छेले यसरी समाजबाट गाउँघरहरूले त्यही नराम्रोहरू भन्ने गर्छ तर अब यही समय परिवर्तनहरूसँगै हाम्रो समाज पनि फेरिँदैछ तर यस यसरी अब दिमागहरू पनि फेरिँदैन मान्छेको सोचहरू बद्लिँदैछ अब आउने समयमा चाहिँ हुन्छ होला प अलिकति यो मान्छेको नर्तकी अब उनीहरूको यसरी चुनौतीहरू चाहिँ अलिक कम हुन्छ भन्ने चाहिँ आसा छ यसरी समयहरू बद्लिँदै जमाना बद्लिँदै अब चाहिँ उनीहरूलाई पनि आफ्नो चान्सहरू दिने यसरी समाजको पनि दिमागहरू फेरि फेरिएला भन्ने चाहिँ आशा चाहिँ छ तर अब के हुन्छ भविष्यमा अनि मैले कुनै यस्तो यस्तो नर्तकीको सङ्घर्ष कथाबारे केही यस्तोहरू त अहिलेसम्म त थाह छैन अब यसरी उयो गर्ने गर्छ यसरी नाच्नेहरू सबैको ठाउँबाट लिँदैन यसरी फेरिन्छ अनि आशा चाहिँ छ तर मैले यस्तोहरू चाहिँ केही अहिलेसम्म सुनेको छुइनँ यस्तोहरू सङ्घर्षहरू चाहिँ